अब अहिले चाहिँ अब पढ्नुको लागि चाहिँ धेरै सुविस्ताहरू निक्लिएको छ अब जस्तै भयो युट्युबबाट हेरेर हुन्छ न्युजपेपरबाट हेरेर हुन्छ प्राय प्राय अब त्यसरी हेरेर चाहिँ निक्लिन्छ तर अहिलेको नानीहरूले चाहिँ सबै के पनि गर्दैन पनि अब खालि खेल्नु यता उती डुल्नु हो त्यस्तोमा मात्रै ध्यान छ नानीहरूको मोबाइलहरू खेलाउनु अब त्यस्तोमै ध्यान छ अन्त त्यही कारणले गर्दाखेरि चाहिँ अब नानीहरूले त्यो युट्युबमा हेर्नु न्युजपेपर हेर्नु खाता खोलेर हेर्नु त्यो सबै नानीहरूले चाहिँ बिर्सिसकेको छ अहिलेको नानीहरूले चाहिँ जुन चाहिँ हाम्रो यहाँको खालि खेल्नु मोबाइलमा के आउँदैछ त्यस्तोहरू हेर्नु गेम खेल्छ अब त्यो मोबाइलमा गेम खेल्नु पढ्नुको त उनीहरूलाई एउटा पनि उयै हुँदैन यादै हुँदैन खालि खेल्नु डुल्नु मोबाइल हेरेर उयो गर्नु स्कुलबाट आउँछ खाता किताब फ्यात्त फ्याँक्छ त्यहाँदेखिको मुख हात धोएको छ मुख हात पनि धुनु पर्दैन खाना पनि खानु पर्दैन उनीहरूलाई टक्क बस्यो अन्त मोबाइल लियो टक्क मोबाइल हेऱ्यो हेऱ्यो हेऱ्यो अन्त कसैलाई ट्युसन जानु छ भने स्वात्त झोला बोक्यो ढिलो पो भएछ त भन्दै कुद्दै गयो कोही नानीहरू अब स्कुलबाट आएपछि पढ्नु छैन खालि मोबाइल हेऱ्यो बस्यो र अन्त बिहान स्कुल जाने बेलामा चाहिँ उनीहरूलाई नै हतार हुन्छ ला मैले होमवर्क पनि गरिनँ ला मैले यस्तो पनि गरिनँ ला छिटो न आमा ढिलो भइसक्यो भन्दै उनीहरू नै अत्तालिन्छ अहिलेको नानीहरूको त्यस्तो केही केही केही छैन खालि मोबाइल खालि भिडियो ग्याम हो त्यस्तोतिर मात्रै उनीहरूको आदत लागेको छ पढ्नुमा यिनीहरूको एउटा एउटा केही छैन